मलाई जुत्ता चाहिएको थियो अलिक कम्फोर्टेबल अन्त मैले मिन्त्रा एपमा त्यो सुजहरू पुरै सर्च गर्दा मैले एउटा जुत्ता पाएँ तर प्राइज चाहिँ अलिक हाई नै थियो तर पनि अब मैले अर्डर गरेँ अन्त अर्डर आउँदा चाहिँ त्यो जुत्ता अलिक राम्रै थियो अन्त मैले यहाँ बजारहरूमा पनि हेर्दा कम्पेयर गर्दा त त्यसको मेटेरियलहरू पनि राम्रो थियो अन्त त्यो जुत्ता लगाएर म अफिसहरू पनि जान्छु पुरा कम्फोर्टेबल हुन्छ अन्त प्राइज हेरेर चाहिँ त्यो जुत्ता वर्थ इट नै छ सिक्स मन्थ्स भयो त्यो जुत्ता अलिक राम्रो नै छ केही पनि भएको छैन कलरहरू पनि फेड भएको छैन अहिलेसम्म त अन्त म अब मेरो साथीहरूलाई पनि रेकोमेन्ड गर्छु कि त्यो जुत्ता अर्डर गर्नु भनेर किनभने प्रडक्ट राम्रै रहेछ